मैले चाहिँ एउटा अनुहारमा लगाउने एउटा क्रिम हेरेको थिएँ सन्सक्रिमहरू जस्तै क्रिम हेरेको थिएँ अनलाइन हेरेर होइन किनभने अनलाइनमा देखायो अन्त युट्युबहरूतिर हेर्दा पनि त्यो क्रिम चाहिँ साह्रै राम्रो हुन्छ गोरो हुन्छ भनेर देखाएको थियो गोरो अन्त मजाको होइन आफ्नो अनुहार पनि राम्रो हुन्छ गोरो हुन्छ उज्यालो हुन्छ त्यहाँ भनेर देखाएको थियो अन्त मैले साह्रै मन पऱ्यो अन्त मैले अनलाइनबाट चाहिँ त्यसलाई अर्डर गरेँ दाम पनि आलिक महँगै थियो अन्त मैले सोचे महँगो दामको क्रिमहरू अलिकति राम्रै हुन्छ भनेर मगाएँ अन्त मगाए पछि अन्त मैले मेरोमा आयो सामान त्यो आए पछि मैले लगाउनु थालेँ लगाए पछि त अब लगाएको आधी घन्टा एक घन्टा पछि त मेरो गालामा निधारमा नाकमा कस्तो चिलाएको जस्तो हुने चिलाएको जस्तो भयो फापेन मलाई क्याउ त्यो चिलाएको जस्तो भएर त्यहाँदेखि मलाई एकदमै फापेन अन्त मेरो त्यो देखेर चाहिँ मेरो पैसा पनि अब त्यतिकै गयो होइन त्यस्तो महँगो दामको क्रिम कहीँ लगाउनु पनि भएन अनुहार पनि बिग्रियो अन्त अबदेखि चाहिँ अब त्यस्तो क्रिमहरू चाहिँ अब अनलाइन हेरेर अबदेखि चाहिँ किन्दिनँ भनेर सोचेँ मैले त्यही हो मेरो